मिस हो मिस ए ए म सियाको पेरेन्टस बोलेको नि हजुर अन्त हाम्रो नानीले कस्तो गर्दैछ होला भनेर नि मिस ए हजुर हामीलाई त त्यस्तो पारा आउँदैन कि मिस अहिले त के कसो गर्दैछ हो जान्नु मन थियो र नि मिस हजुर

हजुर

ए घरमा आएर आउँछ हो लुगा फ्यात्तै फ्याँक्छ अन्त एकछिन चाहिँ उफ्रिन्छ त्यहाँपछि साथीहरूसँग खेल्न गइहाल्छ अन्त त्यता क्लासमा कसो गर्दैछ यसो जान्नलाई नि मिस हजुर हजुर हजुर मिस ल हकारी दिनुहोस् है मिस हामीलाई त सुन्दैन कि मेरो त पट्टै कुरा सुन्दैन नानीले हुन्छ अलिक गाली पनि गरिदिनु होस् हो आएर यसो स्कुलबाट आएर ट्युसन जान्छ त्यो सटरडे सनडे क्लास जान्छ नि हो क्लासबाट आएर यसो अलिअलि प्र्याक्टिस गर्दा हुन्छ नि पर्सि उयो प्रोग्राम छ भन्दै थियो कि मिस अन्त हजुर हजुर ए के के लुगाहरू कस्तो फाटाहरू म त जान्दिनँ के के किन्नुपर्ने होला भनिदिनु होस् न

हजुर ए हामीले किन्नुपर्ने हो मिस हजुर ए मिस तपाईँकोमै पाउँछ ए हजुर हजुर ए हुन्छ मिस अब नानीको डान्सहरू त ठिकै छ होला नि नि कि जान्दैन कस्तो हो हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ मलाई पल्लो घरको साइँलीले त भन्दै थियो नाच्छ तिम्रो नानी छोरी राम्रो नाच्छ भन्दै थियो कि तर अब अब तपाईँहरूले जान्नेहरूले भनेको र अब उनीहरूले भनेकोमा धेरै फरक हुन्छ नि त होइन अन्त र नि हुन्छ हुन्छ ए हजुर मिस फिसहरूको अस्तिको पालि त मैले भाइको हातमा छोडिदिएको थिएँ यो पालि के गर्नुपर्ने होला हजुर ए हुन्छ हजुर हजुर ए ए हुन्छ हुन्छ मिस हुन्छ धन्यवाद मिस